हजुर के भन्नु होस् त म तपाईँको के हेल्प गर्नु सक्छु

ए तपाईँ तपाईँले त्यो म्युजियम जू म्युजियम जानुको लागि चाहिँ तपाईँले यहाँ अब सिंहमारी स्ट्यान्डबाट गाडी लिनु सक्नु हुन्छ तपाईँले रिजर्भ गरेर पनि लानु सक्नु हुन्छ तपाईँले अब सेयरमा पनि जानु सक्नु हुन्छ तपाईँ त्यहाँ जानु भयो भने चाहिँ जूको साइडमा जूदेखि अलिकति माथि जानु भयो भने चाहिँ तेन्जिङ नर्गे मौउ माउन्टेनरिङ इन्स्टिच्युट पनि छ तपाईँलाई अब त्यहाँ गयो भने अब तपाईँले सबै देख्नु सक्नु हुन्छ अनि घुमको जूको टोय ट्रेनको जूको लागि चाहिँ तपाईँले फेरि अर्को साइड लिनु पर्छ तपाईँ चाहिँ त्यहाँदेखि घुम स्टेसन गएर चाहिँ घुम स्टेसनमा गएर तपाईँले हे हेर्नु भयो भने त्यहाँ तपाईँले टोय ट्रेनको डिटेल्स चाहिँ तपाईँले त्यहाँ देख्न सक्नु हुन्छ हजुर हजुर

हजुर तपाईँ हजुर म्याडम तपाईँ त्यहाँ जानु भयो भने नि त्यहाँ त्यहाँनिर गाइड हुनु हुन्छ गाइडहरूले तपाईँलाई सबै डिटेल्समा बताइदिनु हुन्छ नि हुन्छ म्याम फोटो ग्राफी त तपाईँले भित्र गर्नु सक्नु हुँदैन सायद बाहिरतिर चाहिँ गर्नु सक्नु हुन्छ म्याडम त्यो हजुर मैले हजुर हजुर हजुर तपाईँ त्यहाँ जानु सक्नु हुन्छ म्याडम जूदेखि अलिकति तपाईँ माथि भित्र पस्नु पर्छ त्यहीँनिर छ तेन्जिङ नर्गे इन्स्टिच्युट माउन्टेनरिङ हजुर